विकासशील विश्व भन्दाखेरि अहिले लगभग यो विकासशील त अब सबैमै विकास छ देशहरूको विकास भइरहेको छ तसर्थ विश्वको नै त्यसरी नै विकास हुन्छ प्रत्येक देशको विश्वमा भएका जति पनि देशहरू छन् तिनीहरूको विकास भयो भने विश्वको आफै नै विकास भइहाल्छ किनभने विश्व सबै देशहरूको एकमुष्ठ हो देश जति पनि ससाना ठुला जम्मै देशहरू छन् तिनीहरूमा विकास भयो सबैमा परिवर्तन भयो भने विश्व आफै उन्नतिशील भइहाल्छ तर अब अहिलेको समयमा चाहिँ एउटा देशले अर्को देशलाई विकास हुन नदिने त्यो देशको विकासमा अवरोध बनिने यस्ता कुराहरू आएका छन् एउटा देशले अर्कोलाई विकास हुँदै गरेको देख्न नसक्ने हमला गर्ने आक्रमण गर्ने सैन्य लगाइदिने हो यस्तो कुराहरूले गर्दाखेरि एउटा देशले अर्को देशलाई थिचोमिचो गरेर राखिरहेको जस्तो लाग्छ त्यसले गर्दा चाहिँ सम्पूर्ण विश्वको विकास नै रोकिएको हुन्छ जस्तो प्रदूषणहरू हुन्छ प्रदूषणहरू भयो अनि दुई देशहरूको झगडा तकरार भयो हो त्यस्ता कुराहरूले विश्वको विकास विश्वको उन्नतिमा एकदमै ठुलो बाधाको काम गर्छ यस्ता कामहरूलाई जतिसक्दो संयुक्त राज्य राष्ट्र सङ्घबाट यस्ता कुराहरूलाई चाहिँ हल गरेर यस्तो समस्याहरूको हल गरेर चाहिँ विश्वलाई उन्नतितिर लानुपर्ने पहल गर्नुपर्ने हो विश्वको विकास भन्दा अघि मैले भनिहालेँ विश्वको विकास देशको विकास सम्पूर्ण देशहरूको विकास नै विश्वको विकास हो र यो विश्वको विकासतर्फ अगाडि बढ्नको लागि चाहिँ सबै देशले आफ्नो हातेमालो गरेर हिँड्नुपर्ने हुन्छ एउटा देशले अर्को देशको हात समाएर त्यसको कमी कमजोरीमा कामहरू गरेर त्यसलाई अघि बढाउने प्रयत्न गरेर मात्रै त्यो देशलाई अघि बढाउन सकिन्छ अनि त्यसरी त्यो कमजोर देशलाई पनि त्यसरी उन्नतिशील देशले हातेमालो गरेर हिँड्यो भने विश्व आफै अगाडि बढ्छ विश्वको विश्वको उन्नति हुन्छ विश्वका सबै देशहरू राम्रा हुन्छन् कुनै देशमा कुनै प्रकारको कमी कमजोरी रहँदैन सबैमा सङ्घर्षहरू भएन सद्भाव रह्यो भने विश्वको विकास आफै भइहाल्छ अनि युद्धहरू रोकियोपछि ठुल्ठुला युद्धहरू रोकियो भने युद्धमा सबैभन्दा धेरै अनि ज्यानमालको हानि र रुपियाँ पैसाको खर्च हुन्छ अनि यो सबैभन्दा ठुलो खर्च चाहिँ रोकियो भने विश्व विकासशील बन्छ संसार हामी संसार परिवर्तन भइरहेको नै देख्छौँ प्रत्येक पल हामी सिलगढी जाँदा एक वर्ष अगाडि गइरहेको सिलगढी भोलि एक वर्ष पिछाडि जाँदा त्यस्तै हुँदैन यो परिवर्तन हो संसारको नियम नै परिवर्तन हो त्यसैले यो परिवर्तन भइरहन्छ अनि यो परिवर्तन विश्वमा पनि हुन्छ प्रत्येक देशले अहिले आधुनिक तक्निकहरूद्वारा आफूलाई परिवर्तन गर्दैछ उन्नतिको बाटोमा लाँदैछ तसर्थ विश्व परिवर्तन हुने कुरा त आइहाल्छ संसार परिवर्तन दिनदिनै परिवर्तन भइरहेछ अहिले देशहरूले नयाँ नयाँ जति छिटो रफ्तारको हुन्छ त्यति छिटो रफ्तारको रेलगाडीहरू निकाल्दैछन् कसैले हवाइजहाजहरू निकाल्दैछन् अनि यस्तो उन्नतशील प्रयासहरूले नै विश्वलाई अगाडि बढाउँछ र संसारलाई परिवर्तनको दिशातर्फ लैजान्छ